हेलो ए तपाईँको अहिले यो कफी सपमा हुनुहुन्छ होइन तपाईँ कफी सपको उयो हो ए अहिले अन् हजुर अब अहिले कफी टीहरू है चियाहरू कस्तो चल्दैछ होला तपाईँको अहिले कफी सपमा हजुर त्यही त अँ अँ अँ ते त्यही त त्यसैमा विन्टर पर्यो है अहिले त विन्टरमा धेरै नै मान्छेले अब कफीहरू पिउनु रुचाउँछ होइन अब टीहरू पिउनु टीहरू पिउनु रुचाउँछ त्यसै कारण राम्रो चल्दैछ होइन हामी पनि अब यसो डुल्दै घुम्दै आउँदाखेरि है बहिनीलाई सम्झेर अब टाढोबाट आउँदाखेरि आफ्नो चिनाजान बहिनीकोमै जाउन भन्ने सरसल्लाहले नि अब यसो कोही बेला घुम्दै डुल्दै आउँदाखेरि बहिनीकै कफी सपमा पोस्नुपर्छ होला भनेर सोच्दैछौँ ए त्यही त त्यही त त्यता त त्यता त रमाइलो पनि रमाइलो पनि चलिरहेको छ अहिले मेलाहरूले प्रोगामहरूले गर्दाखेरि है हजुर हजुर हजुर हुन्छ हामी घुम्न आउँदाखेरि तपाईँकोमै हामी अब साथीहरू लिएर आउँछौँ नि ल हुन्छ धन्य हुन्छ हुन्छ धन्यवाद बहिनी बहिनी मेरो नम्बर सेभ गरिराख्नुहोस् है हुन्छ धन्यवाद बहिनी